मलाई लाग्छ कि महिलाहरूले मार्सल आर्ट आवश्यक छ किनकि अहिले जति पनि दुनियाँमा महिला जातिलाई अत्याचार हुँदैछ त्योदेखि बाँच्नुको लागि महिलाहरू सबैले मार्सल आर्ट सिक्नुपर्छ त्यसले चाहिँ उनीहरूको आत्मरक्षामा आत्मरक्षाको निम्ति सहायता गर सहायताको साइत्